दोकान व्यवसायबाहेक अरू तपाईँले के गर्नुहुन्छ मैले चाहिँ दोकान साथसाथै मैले विशेष गरेर अहिले घरेलु कुखुरा पाल्ने गर्छु कुखुरामा रुचि छ है त्यो पनि एउटा बिजनेस नै हो र अर्को प्लस म खेती गर गर्छु अब गुवा भयो निम्बु भयो अब यस्तो सागसब्जीहरू लगाउने गर्छु र बेला बेलामा अब बिक्री पनि हुन्छ सालमा अब गुवा सालमा बिक्री अब गरिन्छ यसबाट पनि धेरै अब पैसा अब यसमा हामीले पाइन्छ निम्बु भयो है केराहरू भयो समय समयमा बिक्री हुन्छ अब आँप भयो धेर खेतीहरू नै गर्छु अब दोकान त मेरो छँदैछ अब आफ्नो बारी छ त्यसै बाँझो राख्नुभन्दा अरू खेती गरे उत्तम हो मलाई लाग्छ त्यस्तै गरेर बसिरहेको छु